र म बिहान उठेर यसो वकतिर जान्छु ग्राउन्डमा गएर यसो गोलीसोली खेल्छु यसो डिप्ससिप्स गर्छु हेभिङहरू गर्छु एक्ससाइजहरू एक्ससाइज त्यही रनिङ सनिङ त्यहाँबाट घरमा आएर दुधसुत खान्छु पिउँछु पिउँछु त्यही हो रनिङ सनिङ हेभिङ डिप्स दुधसुत पिउँछु